हेलो नमस्ते भतिज भनौँ भगवान्को कृपाले गर्दा मोटामोटी अहिलेसम्म ठिकै छ दु खसुख एकदमै राम्रो छ भाइ एकदम अन्त धेरै दिनबादमा कल गरिस् त हौ के छ हौ हालखबर

अँ कहिलेतिर आउने तँ

खाना अब कालिम्पोङको एकदम हाम्रो गोर्खा खाना चाहिँ बेसी प्रशस्तै मात्रामा पाइन्छ अब त्यही हो यहाँको ढेँडो सिस्नो मकैको भातहरू भयो चेक्लाको भात मकैको गेडाबाट बनाएको चेक्लाको भातहरू अब सिस्नो भयो किनेमाको किनेमाको सब्जी त्यहाँबाट छुर्पीहरू भयो यस्तै हो गोर्खा गोर्खाको अब ट्र्याडिसनल फुड अब तिमीहरू अब तिमीहरू त अब जलपाइगढीको परिस् तराई डुवर्सको परिस् हो त्यहाँ त त्यस्तो मिल्दैन अब यहाँ चाहिँ अलिकति ड्रिफ्रेन्ट टाइपमा पाउँछ हाम्रो ट्र्याडिसनल गोर्खाको ट्र्याडिसनल फुड पाउँछ ढेँडो सिस्नो भयो रायोको साग अब भुटेको अब झोल लाएको किनेमाको अचारहरू त्यस्तै हो किनेमाको अब सब्जी चाहियो भने किनेमाको सब्जी कालो दालहरू भयो अब एकदमै नि तिमीहरूको त्यो माछाको झोलजस्तो हुँदैन अलिक डिफ्रेन्ट टाइपकै हुन्छ डल्ले खार्सानीहरू जस्तो अँ भन् के के चाहिँ बनाइराख्नु अँ ल ल ल अँ एकदम कहिले हिँड्छस् मलाई यसो फोन गर हो ठ्याक्कै तिमीहरूलाई म रेडी गरिहाल्छु ल तँ जलपाइगढी फोन गर न ओके फोन गर न मलाई ल ल राखेँ ल ल ल म नि अलिक हतारमै छु कि